पहिला पहिला चाहिँ हामीले अब नक्साहरू पेन्सिलले कोरेर नक्सा बनाउँथ्यौँ है त्यस्तो त्यो नक्सा बनाउँदा चाहिँ हामीले कतिवटा नक्सामा अब आफ्नो भावनाहरू उयो उयोस् गरेर हालेको हुन्छौँ बनाएको हुन्छौँ त्यो अहिले मिसिनले बनाएको च उयसमा चाहिँ मिसिनले बनाएको उयो चित्रमा चाहिँ अब अहिले उयो त्यस्तो भावनाहरू नै छैन